हेलो यो राजा ट्राभल्स एजेन्सी हो मैले नि अघि नै तपाईँको दुई घन्टा भइसक्यो मैले क्याब बुक गरेर केही मलाई जानु ढिलो भइसकिसक्यो तपाईँको क्याबै आइपुगेन होइन अन्त तपाईँहरूको त्यो क्याबको ड्राइभर त कस्तो खालको रहेछ तपाईँहरू त एकदमै भरोसा नगर्नु हुने खालको एजिन्सी पो पर्नु भएछ मलाई त कस्तो इम्पोर्टेन्ट काम थियो मेरो अब अहिले नै पाँच मिनटमा चाहिँ म इन भइसक्नु पपर्थ्यो होइन त्यो मेरो मिटिङमा तपाईँहरूले गर्दाखेरि तपाईँको ड्राइभरले गर्दाखेरि चाहिँ म पुग्नु सकिनँ अनि चाहिँ तपाईँहरूको एजेन्सी चाहिँ एकदमै मन परेन मलाई हो तपाईहँरूले गर्नुहुदाँ तपाईँहरूको कारणले हेर्नुहोस् त मेरो कत्रो ठुलो अब मलाई लस्ट पर्छ नोक्सान हुन्छ तपाईँहरूले गर्दाखेरि त्यसरी अर्कालाई भर पारेर चाहिँ अभर चाहिँ त्यसरी पारिदिनु हुने थिएन तपाईँहरूले होइन तर तपाईँहरूको यो एजेन्सी चाहिँ एकदमै मन परेन मलाई हो आउँदै छ आउँदै छ भन्छ अहिले त तपाईँको ड्राइभर क्याबको ड्राइभरले फोन पनी स्विच अफ गऱ्यो आउँदिन भने हामी सक्दैनौँ आउँदिनँ भनिदिनु पर्छ नि त तपाईँहरूले अन्त म त ऊ यो गरिहाल्थेँ अरू एजेन्सीहरू पनि त थियो अरूबाट गर्थेँ त्यसरी भर निर्भर अभर पारिदिनुभयो तपाईँहरूले मलाई होइन तपाईँहरूको एकदमै मन परेन तपाईँहरूको यो चाहिँ मलाई अब फेरी फेरी तपाईँहरूको एजेन्सीबाट म बुक क्याब बुक पनि गर्दिनँ अन्त मेरो आजको त्यो क्याब बुक गरेको क्यान्सल गरिदिनुहोस् ह है क्यान्सल गरिदिनुहोस् ल तपाईँहरूलाई मन परेन मलाई तपाईँहरूको एकदमै